म पहिला स्कुल पढ्दा परियोजना बनाउँदाखेरि चाहिँ एकपल्ट मलाई यस्तो समस्या परेको थियो हो र हाम्रो स्कुल अलिक स्ट्रिक नै थियो टाइममै बुझाउनु पर्थ्यो प्रेजेक्टहरू होइन र अब यदि केही भइहालेर प्रोजेक्टहरू बुझाउनु एक दिन जस्तो ढिलो भयो भने टिचरहरूले त्यो प्रोजेक्ट थाप्नु मान्नु हुन्थेन हो र एकपल्ट मैले यस्तै प्रोजेक्ट बनाउँदै गर्दाखेरि चाहिँ भाइ त अब अलिक बदमास पनि थियो मसित जिस्किरहन्थ्यो होइन अनि मैले प्रोजेक्ट बनाएको पेपर चाहिँ पक्रेर त्यसला मलाई जिस्काउँदै थियो होइन र अब मैले चाहिँ त्यसले त्यो पन्ना च्यातिदिन्छ मैलाहरू बनाइदिन्छ के हुन्छ भनेर चाहिँ मैले त्यो भाइकोबाट पेपर खोसाउने हुँदाखेरि चाहिँ मेरो प्रोजेक्ट नै च्यातियो पाँचवटा जस्तो पेपर च्यातिदिएको थियो अब होइन र मेरोमा अब प्रोजेक्ट फेरि त्यो पाँचवटा जस्तो गर्नुको लागि चाहिँ मेरोमा पेपर पुग्थेन दुइटा मात्रै थियो एक्सट्रा अन्त तिनटा पेपर तिनटा पेपर गर्नु चाहिँ मलाई पुग्थेन तब चाहिँ होइन र धेरै राति परिसकेको थियो अन्त तब त हाम्रो घरको छेउमा कुनै दोकानहरू पनि थिएन हो यस्तो प्रोजेक्टहरू पेपरहरू पाउने कोही साथीहरू पनि छेउछाउमा थिएन होइन र अब त्यत्रो रातिसम्म दोकान पनि खुल्ला हुन्थेन दोकान पनि निक्कै तलै जानुपर्थ्यो होइन अनि तब फेरि कसै साथीहरूलाई फोन गरेर केही गरिमाग्नु ओर्नु पनि केही त्यस्तो केही गर्नु पनि मिल्थेन अन्त तब चाहिँ मलाई अलिक समस्या परेको थियो हो अन्त तब चाहिँ मैले अलिक बिहान छिट्टै गरेर सधैँको भन्दा अलिक एक दुई घन्टा जस्तो छिटै छिटै गरेर स्कुलको लागि रेडीहरू भएर निस्केर चाहिँ दोकानमा गएर त्यहीँ पेपर किनिकन त्यहीँ एकछिन बसेर प्रोजेक्ट त्यो अगाडिकै गरेको पेपरबाट कपी गरिकन चाहिँ मैले त्यसो गरेर चाहिँ मैले टाइममै स्कुलमा बुझाएँ